म चाहिँ अब पाहुनाहरूलाई त सत्कारै गर्छु है किनकि पाहुना भनेकै एउटा अतिथि भव भन्छ नि एउटा भगवान्को रूप लिएर आएको हुन्छ पाहुनाहरू घरमा आउँदाखेरि घरमा पाहुना आएको चाहिँ अब राम्रो भन्छ प त्यही कारण त पाहुनालाई सत्कार गर्नु भन्छ अन्त अब पाहु पाहुना आउ आउनु नै अब एउटा घरमा लच्छिन आएको हो भन्ने खालको भन्छ है अब नेपालीमा चाहिँ त्यही भएर चाहिँ म चाहिँ अब पाहुनालाई राम्रो सत्कार गर्छु अब पाहुना आएपछि अब पाहुनालाई कस्तो खालको गर्नुपर्छ अब आयो आउनु भए पछि अब पानी दियो त्यसपछि चिया दियो त्यहाँबाट खाना खाजा के खानुहुन्छ भनेर सोध्यो खानापिना बनाएर दियो त्यहाँदेखिको उनीहरू अब बस्ने पाहुना हुन् हो भने अब बेलुकाको खानाहरू पनि बनाएर दिनुपर्यो जानेवाला पाहुना हो भने नि अब खानासाना खाजा खाना के खाएर जानुहुन्छ अब त्योहरू बनाइदिन्छु अन्त उनीहरूले पनि मलाई हेल्प गर्नुहुन्छ पाहुनाहरूले पनि हेल्प गर्नुहुन्छ अनि म चाहिँ अब पाहुनाहरू आउँदाखेरि चाहिँ अब मजाले भेराइटी खालको खा डिस खानाहरू बनाएर दिनु मनपर्छ है अन्त जब हामीहरूमा पाहुना आउनुहुन्छ त्यत् त्यतिबेला चाहिँ अब म चाहिँ अब मजाले दाल भात सब्जी अचार चिकन पनिर अब के के हुन्छ अब त्यस्तोहरू चाहिँ अब माछा मासु खानुहुनेलाई माछा मासु नखाने छ भने अब भेज पनिरहरू बनाएर है यस्तोहरू बनाएर दिन्छु म चाहिँ अब अब पाहुनालाई चाहिँ अब एकदम सत्कार गर्नै मनपर्छ राम्रोसँगले नरिसाइकन नझर्किकन राम्रोसँगले खानासानाहरू दिएर पठाउन मनपर्छ अन्त चाहिँ म राम्रोसँगले खाना बनाएर दिन्छु मजाले उनीहरूले त उनीहरू पनि अब खुसी भएर जान्छ जानुहुन्छ अब पाहुना भनेकै अब एउटा लच्छिन हो भन्छ होइन त्यो भएर चाहिँ हो अन्त त्यही त्यही कारण चाहिँ अन्त म पाहुनालाई चाहिँ म राम्रोसँगले सत्कार गर्छु खानाहरू मजाले बनाएर दिन्छु उनीहरूलाई सुत्ने अरू बेलुका बस्ने पाहुना हो भने अब मजाले अब सुत्ने टाइममा उनीहरूलाई ओछ्यानहरू लगाएर बेलुका पानी चाहिन्छ चाहिँदैन तातो पानी चाहिन्छ कि चिसो पानी फ्लास्कमा बोतलमा पानी अनि कप बेडको टेबलमा ठ्याक्क रेडी राखिदिन्छु अन्त त्यसरी सत्कार गर्छु म चाहिँ पाहुनालाई खानाहरू पनि त्यस्तो खालको बनाएर दिन्छु